अँ हेलो हाँ हजुर

अँ छ नर्स नर्स पनि नर्स पनि छ अरू घरमा काम गर्ने पनि छ सबै छ ए नर्सिङ गरेको आउने आएको छ नि एउटा बहिनी कि सबै ठिकै छ घरमा काम पनि गरिहाल्छ अब त्यो बाजे बोजूको काम पनि गरिहाल्छ सबै हस्पिटल लाने ल्याउने आफै इन्जेक्सन लाउने प्रेसर नाप्ने सुगर नाप्ने सबै काम गर्छ उसले कि राम्रो छ त्यो चाहिँ अब खोई अब एकजना जिएनएम नर्सिङ गरेको मान्छेको हो अलिकति बिस हजार लाग्छ महिनाको मिलिहाल्छ नि अँ त्यो मिलिहाल्छ त्यो बाजे बोजूलाई चाहिँ आफ्नै बाजे बोजू जस्तो आफ्नै बाउ आमा जस्तो गरेर हेर्छ विचार गर्छ नि त्यो त होइन कस्तो खालको चाहिन्छ तिमीलाई अब फिक्स बस्ने चाहिन्छ कि अब बिहान बेलुका दिउँसो आएर बेलुका घर जाने चाहिन्छ अब

अँ त्यो नाइटमा पनि बसिदिन्छ रिक्वेस्ट गऱ्यो भने तर हप्तामा एक दिन चाहिँ छुट्टी दिनुपर्छ उसलाई खानापिना पनि दिइहाल्छ होइन त सबै अँ भइहाल्छ त्यसो भए हजुर राम्रो गर्छ अँ ल ल ल आउनु आगाडि फोन गर्छ नि ल ल अँ बुझिहाल्छ दिइहाल्छ नि गरिदिन्छ राख्नु नि राख्नु सबै कुरा काम काम जे भने पनि त्यही गरिहाल्छ उसले सबै

स्याहार्छ स्याहार्छ स्याहार्छ अब आफ्नै बाजे बोजू जस्तो गरेर स्याहार्छ नि अब त्यो त सबै राम्रै

ओके ल ल हुन्छ कहिले पठाउनु कहिले पठाउनु